हामीलाई चाहिँ खरिदेले चाहिँ धेरै नै नाफा खाएर बेचिरहेको हुन्छ हामीलाई धेरै ठगिरहेको हुन्छ उनीहरूले हामीलाई यहाँबाट जस्तै सिमी डल्ले खोर्सानीहरू किन्दा पचास रुपियाँ गरेर पचास रुपियाँ केजी गरेर किन्छ तर उनीहरूले वहाँ लगेर असी रुपियाँ एक सौ रुपियाँ हो यस्तो ब यस्तो गरेर उनीहरूले बेच्छ हामी यहाँबाट बजार लगेर बेच्नु पनि सक्दैनौँ किनभने हाम्रो वहाँ त्यहाँ जग्गा पनि छैन जग्गा पनि छैन एक त हामी यहाँ ब बेच्नु पनि भ्याउदैनौँ हामी घरकै काममा व्यस्त व्यस्त हुन्छौँ हामीले व्यस्त हुन्छौँ हामीले भन हामीले दु ख गर्छौँ तर उनीहरूले नाफा खाएर सजिलैसँग बेचिरहेको हुन्छ उनीहरूले त दु ख गर्नु गर्नु नै परेको छैन दु ख गर हामीले दु ख ग दु ख गर्छौँ खेताला लगाएर हामी दिन रात एक गरेर हामीले त्यसलाई त्यसलाई उब्जनी गर्छौँ तर यहाँबाट हामीलाई खरिदेले कति ठगेर ल ठगिरहेको हुन्छ ठगेर बेचिरहे बेचिरहेको हुन्छ उनीहरूले नाफा खान्छ त हामीलाई नै नोकसान हामीलाई नै पर्छ खेतालाको खेतालाको भाउ पनि हामी निकाल्न सक्दैनौँ कहिलेकाहीँ त कति कम्तीमा कति कम्ती दाम दिएर जान्छ खरिदेले